हेलो भाइ मैले तपाईँलाई भनेको थिएँ नि के अरे दुईवटा जस्तो अलिक ठुलो गाडी स्कर्पियो भए पनि हुन्छ अठार बिसजना जस्तो हुन्छ हाम्रो दार्जिलिङतिर घुम्नु जाउँ भनेको अन्त त्यही लागि तपाईँलाई मैले कल गरेको थिएँ के कसो हो अल्कति डिस्काउन्ट पनि गरिदिनुहोस् अनि त्यसको बादमा डिस्काउन्ट गरेर कति हुन्छ त्यसको बादमा भन्नुहोस् न मलाई अन्त घुमघाम गर्दा अलिक देरि पनि हुन्छ होला त्यसको लागि टाइम लाग्छ हामीलाई